हल्लो र मैले यो एउटा वेबसाइटबाट मैले जुन चाहिँ हेयर अइल नै मगाएको थियो त्यो जुन चाहिँ हेयर अइल मगाएको थियो हो त्यसले गर्दाखेरि मेरो हेयरफल पुरा भयो प्लस डेन्ड्रफ पनि पुरा ऊ यो भयो अनि त्यसले गर्दाखेरि अब इन मैले जुन चाहिँ मगाएको जुन चाहिँ मैले हेयर अइल मगा मगाएको थिएँ जुन चाहिँ वेबसाइटबाट त्यो ऊवाला नआएर अर्कोवाला आ आ आएको छ प्लस मैले केही पनि गरेन प्लस त्यहाँ मैले केही पनि भनेन त्यहाँ अनि मैले र मैले त्यो जुनचाहिँ आएकोवाला जुन चाहिँ तेल मैले युज गरेँ हेयर अइल त्यो हेयर अइलले गर्दाखेरि मेरो हेयर मेरो हेयरफल पुरा हुनुथाल्यो हो हे हेयरफल पुरा भयो प्लस मेरो त्यहाँ के भयो भन्दाखेरि मेरो जुन चाहिँ हेयर अइल जुन चाहिँ युज गर्दाखेरि हेयर कपाल झऱ्यो कपाल हेयरफल पुरा भयो हुन त भयो प्लस के भयो भन्दाखेरि त्यहाँ कस्तो चिप टाइपको नै कस्तो अब हेर्दा नि अर्कै टाइपको थियो हो प्लस राम्रो पनि थिएन त्यो हेयर अइल त्यही लागिन्

अनि जुन चाहिँ मैले ब्र्यान्डको मगाएको त्यो ब्र्यान्डको खै राम्रो पनि थिएन अब के भन्नु राम्रो पनि थिएन प्लस राम्रो भएन पनि अनि त्यही भन्दाखेरि चाहिँ अब नराम्रो लाग्यो र अब त्यहाँ नराम्रो फिडब्याक पनि दिनुभएन जो त्यो ऊ योतिर हेयर अनि मैले जुन चाहिँ हेयर हेयर ग्रोथवाला पनि जुन चाहिँ हेयर अइल मगाएको थिएँ त्यो हेयर ग्रोथ पनि भएन प्लस हेयर हेयर ग्रोथ पनि भएन प्लस हेयरफल चाहिँ भइदियो कपाल बढ्ला भन्दाखेरि झन् शेष हो त्यहाँखेरि भन्दाखेरि अब त्यही नराम्रो लाग्यो अब त्यो कसरी अनि त्यहाँ भन्दाखेरि अब नराम्रो लाग्यो प्लस त्यहाँ जुन चाहिँ मैले मगाएको त्योवाला आएन त्यो अनि त्यहाँ हेरेँ हाम्रो नराम्रो स्मेल पनि नराम्रो थियो अब कतिवटाको स्मेल पनि नराम्रो भएर पनि तेलको अब तेलहरू राम्रो हुन्छ तर त्यहाँ दुइटै थिएन स्मेल पनि राम्रो थिएन अनि प्रोडक्ट पनि राम्रो थिएन त्यहाँखेरि भन्दाखेरि अब तपाईँहरूले त्यहाँ अब त्यो प्रडक्टहरू हेरेर जुन चाहिँ हामीले मगाएको दिएको हुन्छ त्यहाँ यो मगाएको हुन्छ बाई गरेको हुन्छ त्यो तपाईँहरूले राम्रोसँगले त्यहाँ हेरेर अब सबैजनालाई त्यो डिल यो गरिदिनुपर्छ प्लस जुन चाहिँ भनेको हुन्छ त्यो अब त्यहाँ राम्रो भन्दाखेरि राम्रो गरिदिनुपर्छ दिनुपर्छ त्यो प्रडक्टहरू त्यही भन्नेछु अनि त्यो राम्रो गरिदियो भने चाहिँ हामीहरूलाई पनि राम्रो हुन्छ सो